घर परिवारमा बिमारी हुदाँखेरि अब पकाउने परिकार भनेको चाहिँ त्यहि त हो खिचडी हो है सादा मुङ मुङको दालमा चामल हालेर खिचडी पकाइन्छ एउटा है अर्को ओट्स पकाइन्छ अहिले त अब ओट्स खाने ओट्सहरू निस्किएको छ प्याकेटहरू है त्यो ओट्सहरू ल्याएर पकाइन्छ खोले खाइन्छ बस्तीको चामल अलिकित ल्याएर है त्यो बस्तीको चामलमा हालेर खोलेहरू बनाएर खुवा खुवाउँछु है त्यसतै खानाहरू पाक्छ हाम्रो घरमा चाहिँ